पानीहरू हाम्रो अब यहाँ पानीको उयो हुन्छ कोही बेला उयो हुन्छ अभाव हुन्छ त्यहाँबाट पानी चाहिँ हाम्रो जमा हुन्छ पानी किन दिइरहेको छ बिहान बेलुकै पानी भरिदिन्छौँ हामी त्यहाँबाट अलिक जमा गर्दाखेरि चाहिँ कोही बेला बिहाबटुलो बगान गाउँतिर भयो भने चाहिँ हाम्रै पानी भरेको दिन्छौँ हामी पानी लाइक्स पानीको चाहिँ कोही बेला अब हाम्रै बगानतिर पनि पानी हुँदैन घरतिर पनि पानी हुँदैन के अरे बिहाबटुलमा पनि पानी हुँदैन अन्त हामी पानी हाम्रो त पानी घरमै छ बिहान बेलुकै पानी आउँछ जमिन खनेर पानी निकालेको छौँ हामीले त्यसमा हामीले पैसा तिरेर हामीहरू चलाउँदैछौँ त्यस्तै गर्दा हामी चाहिँ सानसानो भाँडामा होस् जस्तो भाँडामा होस् हामीले पानी भरेर राखेको छौँ र गाउँमा केही परिआयो भने चाहिँ हामी त्यो पानी दिन्छौँ कसैकोमा बिहाबटुलो हुन्छ कसैको मरौपरौ हुन्छ हो त्यस्तोमा चाहिँ हामीले पानी राखेको जमा गरेको चाहिँ हामी पानी दिन्छौँ गाउँलाई त्यस्तो समस्या हुन्छ कोही कोही बेला काहीँ पाउँदैन पानीहरूको अनि हामीले चाहिँ जमिनमा खनेको पानी निकालेर चाहिँ हामीले त्यस्तो पानीहरू बाँढ्छौँ